हेलो हजुर केक दोकान हो ए कतिको अर्डर गर्नुहुने ए अँ हुन्छ अन्त आउनुहोस् न दुई पाउन्डको चाहिँ हजार रुपियाँसम्म पर्छ एक पाउन्डको लानु लानुभयो भने पनि हुन्छ दुई पाउन्डको चाहिँ हजार रुपियाँ एक पाउन्डको चाहिँ पाँच सौ रुपियाँ ए हजुर ए हुन्छ हुन्छ हुन्छ आउनुहोस् न अरूले कसैले मगायो भने पनि भन्नुहोस् न यहाँ अर्डर गरेपछि पाइहाल्छ अरू केही अर्डर गर्नु छ अरू पनि पाउँछ हजुर मिठाई मिठाईहरू पनि बर्थडेको मिठाईहरू पनि ए हुन्छ हुन्छ आउनुहोस् न हजुर हुन्छ धेरै मगायो भने त म अलिक कम्ती दाममा पनि गरिदिन सक्छु ए तपाईँ कति बजी आउनुहुन्छ ए हुन्छ हुन्छ अब म दुई बजी अगाडि चाहिँ बनाइदिन्छु नि हुन्छ हुन्छ हुन हुन्छ हुन्छ